म सिलगढीबाट गुहाटीको निम्ति प्रस्थान गर्न लागिरहेको थिएँ र मेरो ट्रेन थियो कञ्चनजङ्गा एक्सप्रेस र कोच नम्बर एस टू र मेरो बर्थ थियो लोअर बर्थ तेह्र नम्बर र जस्तो म आफ्नो कोचभित्र पसेँ र आफ्नो बर्थ खोज्दै खोज्दै म त्यहाँ पुगेँ र मान्छेको भिडभाड र त्यहाँ सँगसँगै मान्छेको मात्र भिडभाड नभएर त्यहाँ धेरै चियावाला बदमवाला पानीवाला फलफुलहरू बेच्ने र माग्नेहरू र केही गाउनेहरू पनि त्यहाँ मैले त्यो भिडमा पाएँ र म यसरी आफ्नो बर्थमा गएर बसिसकेपछि त्यहाँ चियावाला आइपुग्यो ए चाय चाय चाय त्यसरी नै कही बेरमा फेरि बदमवाला आइपऱ्यो बदम ए बदम बदम ए पानी पानी पानी पानी र यसरी उनीहरूको होहल्ला बिच मैले आफ्नो यात्रा सुरु गरेँ र म यसरी आफ्नो गन्तव्यमा समयमा पुगेँ